मेरो क्षेत्रमा मानिसहरूले थप वृक्षरोपण गर्न धेरै पाइलाहरू चालेका छन् जस्तै भन्नुपर्दाखेरि जब यो जब यो वर्षाको महिना हुँदछ तब यो बिरुवाहरू मानिसहरूले आआफ्नो घरमा एक एकवटा रोप्ने गर्दछन् अनि भारतमा त यो जुन पनि वृक्षरोपण छ यो यसले एउटा इन्भारोमेन्ट डे भनेर पनि मानेको कारणले गर्दाखेरि सबै स्कुलहरूदेखि सबै स्कुलहरू अनि कलेजेसहरू यिनीहरूमा यी सबै रुखहरू रुखपातहरू रोप्ने गरिन्छ अनि जस्तै कि एनएसएसहरूबाट पनि यसलाई अझ प्रेरित गरेर मान्छेहरूलाई पनि यसको बारेमा अगवत गराउँदै जुन पनि जग्गामा यदि रुखपातहरू तपाईँले काट्नुहुन्छ भने त्यो रुखपातहरूको बद्ली तपाईँले नयाँ बिरुवा लगाउनुपर्ने यी यी सबको बारेमा जानकारी दिँदछ अनि मानिसहरूले अहिले त धेरै चेतना भएर उनीहरूले रुखपातहरू रोप रोप्दछ अनि रुख काट्ने बार मलाई सूचना त्यति त्यति त थाहा हुँदैन कोही कोही बेला मलाई थाहा हुँदछ जसमा जब हिसाब हुँदछ जब फेरि नयाँ बिरुवा न नयाँ बिरुवा रोप्ने गर्दछ यदि यो यदि यो वर्षाको मौसम वर्षाको ऋतुमा भएको थियो भने वर्षाको बेलामा त वर्षाको बेलामा त धेरै नयाँ रुखपातहरू उम्रिने गर्दछ यस कारण यस कारण यी सबमा त मानिसहरूको मानिसहरूको धेरै रुचि पनि अहिले भइरहेको छ